मैले मेरो घर वरिपरि साह्रै मैला भएकोले गर्दा नानीहरूले मैला फ्याँकेकोले गर्दाखेरि मैले एउटा डस्बिन किनेको थिएँ बजारमा सस्तो पनि राम्रो पनि पायौँ धेरै राम्रो खालको छ नानीले लडाएर कुल्चिँदा पनि फुटेन सस्तो खालको पखाल्दा पनि स्वात्तै मैला जाने खालको दुई तिन दिन भयो अझै जान्छ होला धेरै दिन अझै जाला जस्तै छ किनभने राम्रो खालको पाएँ नि त